हेलो अर्पण भाइ तपाईँले मलाई अस्ति त्यो इन्डोर प्लान्टहरू के के छ भाउजू तपाईँकोमा भनेर सोध्नु हुँदैथ्यो नि अनि त्यही भन्नुलाई फोन गरेको नि अहिले मेरोमा नि त्यो इन्डोर प्लान्टमा चाहिँ उयो आएको छ हौ स्नेक प्लान्ट आएको छ नयाँ नयाँ भेराइटीको त्यो हाम्रो गाउँतिर घरतिर सधैँ हुने त्यो हरियो कलरको चाहिँ होइन कि अलिक सेटिङ सेटिङ भएको त्यस्तोहरू आएको छ अन्त त्यहाँदेखिको त्यो लकी बेम्बो भन्छ नि प्लान्ट अग्लो अग्लो हुने त्यो पनि त्यो पनि छ अन्त मनि प्लान्ट पनि छ हो अन्त एरिका पनि छ हो अर्को चाहिँ त्यो कन्टिर्नर भेराइटीको हुन्छ एउटा प्लान्ट कि तर त्यसको चाहिँ कलर कन्टिर्नरको चाहिँ अब हरियो पता हुन्छ होइन यो मेरोमा भएको चाहिँ उयो कलरको हौ रातो रातो कलरको पता भएको क्या त्यस्तो छ हो अनि त्यो माने टाइपको हुन्छ नि भाइ पता चाहिँ माने जस्तो तर त्यसमा अब छिर्केमिर्के भएको त्यस्तो छ अन्त त्यहाँदेखि अर्को एउटा ब्रोकन हार्ट भन्छ नि त्यो पताहरूमा अलिअलि काटिएको काटिएको दुलो दुलो जस्तो हुन्छ कि त्यो त्यो ह्याङ्गिङ भन्दाखेरि नि त्यसलाई चाहिँ यसो डन्ठा लायो भने डन्ठामा बटारेर जाने क्या अन्त कहिले आउने भाइ ए कति चाहिएको हो भाइलाई चाहिन चाहिँ कति चाहिएको चाहिन चाहिँ ए पचास साठी पिस त पुग्दैन होला है भाइ सबै मिलाएर हो भने चाहिँ पुग्छ

अन्त नि सुन्नु नि भाइ के अरे दामहरू चाहिँ नि अलग अलग छ है त्यो मनि प्लान्टको अलगै मनि प्लान्ट चाहिँ तपाईँको गमलामा राखेको पनि गमलामै उमारेको पनि छ अन्त पानीमा हाली हाल्ने खालको पनि छ होइन त्यसको अलगै छ त्यो लकी बेम्बोहरूको अलगै एरिकाहरूको सबैको दाम अलिक अलग अलग छ दाम चाहिँ तिम्रो अढाई सौदेखि स्टार्ट छ हो अढाई सौदेखिको पाँच सौ साढे पाँच सौसम्मको छ आएर हेर न ल ल राखेँ है भाइ ल